हजुर ए हजुर हजुर बैनी भन्नुहोस् न ए हजुर हजुर हजुर ल्याइदिन्छु त ला हो हाम्रो त्यस्तो त नहुनु पर्ने त हाम्रो दुध त दुध त त्यस्तो मिलावट त हुँदैन हो अब यो के भन् हजुर हजुर हजुर ए हजुर हजुर होइन अहिले पात हजुर पात्ला चाहिँ आउँछ कि हाम्रो यो के भएर भन्दाखेरि घाँस अहिले यो बर्खाको घाँसले गर्दाखेरि चाहिँ दुध एकदमै पात्ला चाहिँ पात्ला आउँछ त्यो पानी फिटेर चाहिँ होइन तर पात्ला चाहिँ पात्ला आउँछ यो घाँसले गर्दाखेरि नि दुध पात ऊ यो भएको हुन्छ पात्ला हुन्छ कि तर त्यसरी त हुनु त्यसरी त बिमार त हुँदैन त किनभने अहिलेसम्मन् त कम्प्लेन त आ आएको छैन हजुर हजुर ए ला होइन नि त्यो हाम्रो दुधले गर्दा त होइन किन चिसो दिनुभएको थियो दुध ए होइन तपाईँले नानीलाई दुध दिँदाखेरि चाहिँ जहिले पनि याद गर्नुहोस् कि तातो एकदमै ऊ त्यो राखिसकेर एकपल्ट उमालिसकेको दुध चिस्सिन्छ चिस्सिएपछि मन मन तातो नबनाइदिनुहोस् किन भन्दाखेरि अहिलेको बर्खाको घाँसले गर्दाखेरि फाट्नु पनि सक्छ कि

अनि त त्यसले गर्दाखेरि चाहिँ तपाईँले निश्चिन्त एकपल्ट चाहिँ मज्जैले उमालेर चाहिँ पुरा उमालेर उम् उम्लिसकेपछि मात्रै त्यसलाई हल्का कम्ती अलिक सेलाएपछि मात्रै दिनुहोस् किन भन्दाखेरि अहिले बर्खाको घाँस हो कि त्यसले गर्दा वा बर्खाको घाँसको चाहिँ तपाईँको दुध पात्ला आएको हुन्छ अनि त पात्ला दुध चाहिँ अब अहिले गरम पनि छ अनि त उमालेर राख् राख् राखेको दुध चाहिँ फाट्नु सक्छ नि त त्यो कारणले गर्दा पो होला त बिमार भएको नानी त ए ला हो होइन नि त्यस्तो दुध हामी त त्यो मिलावट गर्दैन किन भन्दाखेरि अब हामी सबैकोबाट ल्याउँ ल्याउँदाखेरि चाहिँ जेनुएन गाईपालकहरूकोबाट नै हामी दुध उठाउँछौँ होइन अनि त दुध सबै हजुर हजुर होइन त्यस्तो हुनु सक्दैन नि किनभने अब हामी पनि कस्टमरलाई दुध मिलावट दुधहरू यस्तो दुध दियो भने त अब नानीहरू बिमार यसरी बिमारहरू हुँदाखेरि अब हामीलाई आइलाग्छ होइन त्यसले गर्दाखेरि हामी त जेनुइन ऊ यसहरूकोबाट मात्रै उठाउँछौँ गाई पाल्नेहरूकोबाट मात्रै उठाउँछौँ नि ए हजुर हजुर ए हजुर ए हजुर हजुर हजुर हजुर होइन होइन तपाईँको दुधलाई नि ऊ यो गर्नुहोस् कि अब अब चाहिँ जहिले पनि राख्दाखेरि तपाईँले दुध राखिसकेपछि एकपल्ट मजाले उमाल्नुहोस् त्यहाँदेखिन् फेरि सेल्लिन्छ जब तपाईँ नानीलाई दिन्छ त्यति बेला चाहिँ तपाईँले एकदमै बेसी मात्रामा उमाल्नुहोस् त्यसपिछे मात्रै दिनुहोस् न ल हजुर हजुर हजुर हजुर हजुर मन तातो बनाउनु हुँदैन नि तपाईँले उमालेर राखिसकेको दुधलाई फेरि मन तातो बनायो भने चाहिँ तपाईँको कोही बेला फाट्ने चान्सेस हुन्छ कि फाट्ने चान्सेस हुँदाखेरि पनि तपाईँको त्यसरी नै भुँडीहरू बिग्रिने चान्सेस हुन्छ नि नानीहरूलाई त हुन्छ हुन्छ धन्यवाद